कृषकहरूको जग्गाको बारेमा चाहिँ मलाई त्यो केही पनि थाहा छैन किनभने म त्यसमा जान्दिनँ पनि मलाई थाहा पनि छैन र जग्गासम्बन्धी कुनै समस्या हुँदा चाहिँ हामीहरू अब पञ्चायतमा जान्छौँ पहिला अब पञ्चायतमा उनीहरूले अब हामीलाई कहाँ पठाउँछ पुलिसहरूकोमा पठाउँछ कोही बेला कोही बेला डिएमहरूकोमा पठाउँछ अनि हामी त्यहाँ गएर सल्लाह गर्छौँ अनि त्यो चाहिँ मलाई थाहा छ जग्गाको बारेमा चाहिँ त्यहाँ जानुपर्छ भनेर चाहिँ थाहा छ अरू कुरा चाहिँ मलाई यो कृषकहरूको बारेमा चाहिँ केही पनि थाहा छैन